मैले चाहिँ अब बगैँचा लगाउने काममा चाहिँ कसैलाई पनि सहयोग गरेको छुइनँ किनभने यहाँको मानिसहरूले चाहिँ आफै आफै प्रायः नै आफ्नो आफ्नो घरमा आफै आफै बगैँचाको काम गर्ने गर्छन् उनीहरूले आफै आफै प्लान्टहरू लगाउँछन् अनि अब प्लान्टहरू रोप्दाखेरि चाहिँ अब के अरे पहिला चाहिँ अब हामीले पत्ता मल ल्याउनुपर्छ पत्ता मलमा चाहिँ अब बलुवा पनि मिक्स गर्नुपर्छ त्यसमा कोकोपिटहरू लगाएर त्यहाँदेखि अब फाल्टु माटोहरू लगाएर चाहिँ त्यसलाई मिक्स गरेर चाहिँ अन्त हामीले प्लान्टहरू रोप्नसक्छौँ अब प्लान्ट र फुलहरूमा चाहिँ अब मलाई दुईवटै मनपर्छ अब फुलहरू पनि अब सिजन सिजनमा फुल्दा अब एकदमै राम्रो देख्छ अन्त अब फुलको लागि चाहिँ अब सिजन फ्लावरको लागि चाहिँ अब हामीले गाईको मल चाहिन्छ गाईको मल चाहिँ अब ताजा लगाउनु हुँदैन अब हामीले धेरै महिना राखेको कालो कालो भइसकेको मलहरूलाई चाहिँ माटो बलुवामा मिक्स गर्नुपर्छ त्यहाँदेखि त्यसलाई चाहिँ अब पटमा भरेर चाहिँ अब हामीले सिजन सिजनको फुलहरू रोप्नुपर्छ अन्त अब सिजन सिजनमा फुलेको फुलहरू चाहिँ एकदमै राम्रो देख्छ अन्त प्लान्ट त अब एकपल्ट रोपेपछि अब त्यसलाई सालभरि नै हुन्छ अब सालमा एकपल्ट चाहिँ त्यसलाई चाहिँ अब हामीले त्यसको मलहरू चाहिँ अब चेन्ज गरिदिनुपर्छ